घरमा काम गर्दा चाहिँ धेरै किसिमका मनेरञ्जनहरू त होइन तर मलाई गानाहरू आफैँ गाउँदै नभए फोनबाट बजाएर टिभीहरूबाट बजाएर चाहिँ काम गर्दै गर्न मन पर्छ कामहरू अन्त अब गीत बिना अब हामीले काम गरेको छ भने चाहिँ कति लामै समय हुँदैछ कहिले सक्ने काम त्यस्तो हुन्छ तर गानाहरू बजाउँदै आफू मनोरञ्जन हुँदै काम गर्यो भने आफूलाई धेरै समय पनि लाग्दैन ति सब कामहरू सक्नको लागि पनि अन्त घरको कामहरू भन्दा हामीले जुनै पनि कामहरू गर्दा अब गीतहरू त त्यस्तो गर्न सक्दैन कोहीबेला के हुन्छ तर अब प्रायः आदी मानिसहरूले चाहिँ आफूलाई मनोरञ्जन गर्दै नै काम गर्नु नै मन पराउँछ अन्तखेरि अब धेरै मानिसहरूले त अब लोकगीतहरू त गाउँदैन आदी अब धेरैभन्दा त होइन तर आधि मानिसहरूले अब पहिला पहिला पहिलाको लोकगीतहरू जसलाई याद हुन्छ जसले सुनेको हुन्छ जसले मन पराउँछ तिनीहरूले प्रायः जस्तो चाहिँ गानाहरू गाउँछ अब हामीले अब अहिलेको जेनेरेसनहरूलाई त त्यति साह्रो थाहा पनि हुँदैन लोकगीत भनेको के हो कस्तो थियो अब सुनेको पनि हुँदैन लोकगीत भनेको नै के हो पनि थाहा हुँदैन अन्त पहिलाको बुढा पाकाहरू प्रायः जस्तो अब त्यस्तै अब है मानिसहरूले नै अब मन पराउँछ लोकगीतहरू गाउन सुन्न काम गर्दाखेरि कामै नगर्दा पनि यसै खालीहरू बसेको बेला पनि घरमा लोकगीतहरू सुन्नु अन्त हामीले काम गर्दा गर्दा गानाहरू सुन्दै गाउँदै अब गरेको छ भने हाम्रो दिन पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अब आफूले चाहिँ हामीले आफ्नो आफलाई चाहिँ अब म्युजिकसँग चाहिँ कनेक्ट गरेको छ भने आफू पनि खुसी रहन्छ जस्तो लाग्छ मलाई चाहिंँ अन्त लोकगीतहरू मैले प्रायः जस्तो सुनेको छुइनँ तर कतिपय एक दुई चाहिँ एक दुईवटा चाहिँ सुनेको छु अन्त लोकगीहरू पनि राम्रै लाग्छ मलाई पहिलाकोहरू होइन अन्त अहिलेको गानाहरू पनि राम्रै हुन्छ तर कतिपय मानिसहरूले चाहिँ अहिलेको गीतहरूभन्दा चाहिँ पहिलाको गीतहरू नाइन्टिज एइटिजहरूको गीतहरू मन पराउँछ अन्तखेरि अब धेरै मानिसहरूले त घरको कामहरू पनि गर्दैन बारीको पनि उनीहरूले प्रायः जसो अफिसमा बाहिर होटेल कता कता गर्छ बिल्डिङ हुँदि तिनीहरूले पनि कामहरू गर्दा गीतहरू आफूलाई मनोरञ्जन हुने आफूले मनोरञ्जन हुने अरूलाई मनोरञ्जन गराउनकै निम्ति हामीले अब यस्तो दोकानहरूतिरै पनि बिहानदेखि कसैले गीतहरू पनि होइन भजनहरू लगाउन मन पराउँछ कतिजनाले बिहान बिहान राम्रो हुन्छ भनेर अन्त कतिपय दोकानहरूतिर हामीले गीत साथसाथै अन्त भजनहरू सुन सुन्छौँ दोकान हुँदितिर अन्त भगवानको गीतहरू साथै अब बलिवुडका गीतहरू आजकल त ती पनि हलिवुडका गीतहरू नि सुन्न थालेका छन् मानिसहरूले हलिवुडका गीतहरू पनि सुन्न थाल्छन् इङ्गलिसहरू इङ्लिस नेपाली हिन्दी सब गीतहरू सुन्न मन पराउँछन् मलाई चाहिँ प्रायः जस्तो चाहिँ हिन्दी पनि होइन मलाई प्रायः जस्तो चाहिँ अब स्लो टाइप अफ अब स्लो म्युजिकहरू गानाहरू चाहिँ मनपर्छ र त्यस्तो लािक जेजहरू चाहिँ मन पर्दैन अन्त आफूलाई मनोरञ्जन हुनेखाले अब काम गर्दा पनि शान्ति भएर काम गर्नु नै मलाई चाहिँ मनपर्छ